है मेरो प्रिय खेल भन्दाखेरि चाहिँ मलाई चाहिँ क्रिकेट मनपर्ने गर्छ किनभने है सानैदेखि है क्रिकेट खेलेको अनि साथै है एउटा जोस खेल्ने इच्छा अनि साथै हेरेको कारणले गर्दाखेरि मलाई चाहिँ क्रिकेट साह्रै नै मनपर्ने गर्छ अनि किनभने चाहिँ है क्रिकेट चाहिँ किन मनपर्ने गर्छ भन्दाखेरि है अहिले है क्रिकेट खेल जो अहिले है एकदमै है दुनियाँमा एउटा एकदमै प्रचलित मसहुर भइसकेको छ किनभने है अहिले हाम्रै देशका है है इन्डियन भारतीय क्रिकेटरहरू है एकदमै अहिले उच्च स्थानमा पुगेको छ है अहिले किनभने आफ्नो खेलले आफ्नो खेलहरू देखाएर है आफ्नो एकदमै राम्रो प्रदर्शन देखाएर आज है उहाँहरू एकदमै उच्च स्थानमा हुनेगर्छ यसै कारण है म पनि अनि क्रिकेटमा है त्यही आश राखेर अनि साथै त्यो जोसले क्रिकेट खेल्न मनपर्छ अनि यसै कारणले गर्दा है हामी साथीहरूसँग भेला भएर हामी है टिम बनाएर हामी है टुर्नामेन्टहरू राखेर हुन्छ कि के गरेर हुन्छ हामी है क्रिकेट हामी खेल्ने गर्छौँ बेलुका हामी टाइम पाएको बेलामा है बेलुका हामी बेलुका डेली हामी खेल्ने गर्छौँ अनि साथै हामी भ्याकेसनहरूतिर हामी है टुर्नामेन्टहरू वान डेहरू हामी राख्ने गर्छौँ क्रिकेटका अनि हामी यसरी है क्रिकेट मलाई मन धेरै मनपर्ने गर्छ मनपर्ने मनपर्छ अनि साथै अनि क्रिकेट अनि फुटबल फुटबल पनि है यस्तो एउटा खेल हो जो चाहिँ है हामीले मैले मात्रै नभएर है अनि साथै सम्पूर्ण है आज अहिलेको युगमा है हामी सम्पूर्ण सबै प्रायः मानिस मानिसले अहिले है फुटबललाई मन पराउने गर्छ अनि साथै हेर्ने गर्छ है अनि खेल्ने गर्छन् अहिले एकदमै फुटबल अनि साथै क्रिकेट एकदमै है यस अहिलेको जेनेरेसन यस अहिले दुनियाँमा है वर्ल्डमा एकदमै प्रचलित भएको छ किनभने है फुटबल फुटबल पनि है एउटा यसो गेम हो कि जो चाहिँ है आज एकदमै दुनियाँमा उच्च स्थानमा पुगेको छ फुटबल खेलेर है आज मानिसहरूले धेरै आफ्नो नामहरू कमाएको छ अनि आफ्नो करियरहरू बनाएको छ फुटबलद्वारामा अनि साथै अहिले हाम्रै नेपाली क्षेत्रमा पनि है अहिले नेपालीहरू पनि एकदमै उच्च स्थानहरूमा पुगेको छ फुटबलद्वारा इन्टरनेसनल लेवेलहरूमा नेसनल लेवेलहरूमा पुगिसकेका छन् अनि फुटबल चाहिँ है हामीले खेलेर मात्र पनि होइन हामीले है अहिले मानिसहरूले हेरेर पनि हामी हेरेर पनि एकदमै इन्जोयमेन्ट गर्नसक्छौँ है साथै वर्ल्डकपहरूमा भयो इयुइएफए यी च्याम्पियन लिगहरूमा भयो है अनि युरोपियन लिग्सहरूमा है अहिले मानिसहरूले एकदमै ज्यादा फु फुटबलमा इन्ट्रेस्ट देखाउने गर्छन् हेर्ने गर्छन् म्याचहरू है एकदमै परिवार परिवार बसेर हुन्छ कि साथी साथीहरू है बसेर हुन्छ है त्यो म्याचेसहरू हामी हेर्ने गर्छौँ हेर्ने गर्छ अहिले अनि अनि अनि फुटबल चाहिँ है यस्तो हो कि फुटबल फुटबल फुटबल खेलेर चाहिँ हामीलाई चाहिँ एकदम फाइदा पनि हुन्छ है फाइदा पनि हुने गर्छन् जुन स्पोर्ट्स फुटबल अनि क्रिकेट है किनभने जो हामी जब हामी फुटबल क्रिकेटहरू हामी खेल्ने गर्छौँ है एकदमै हाम्रो शारीरिक हाम्रो हाम्रो शरीरहरू पनि है एकदमै हेल्दी हुने र स्वास्थ्य हेल्दी हुने हेल्दी हुन्छ साथै बिमारहरूले है भेट्दैन अनि साथै हाम्रो फिजिकल स्ट्रेन्थहरू पनि हाम्रो बढ्ने गर्छ है यस खेल फुटबल अनि साथै क्रिकेटहरूद्वारा क्रिकेटद्वारामा चाहिँ अनि अहिले है फुटबल धेरै अहिले है फुटबल भन्नाले है एकदमै यो खेल चाहिँ इन्टरनेसनल लेवेलमा दुनियाँमै मात्रै नभएर है अहिले चाहिँ जग्गा जग्गा यो युरोपियन लिग युरोपहरूतिर मात्रै बाहिर देशहरूमा मात्रै नभएर चाहिँ अहिले है इन्डिया अनि नेपाल अनि साथै है अनि दे देशका गल्ली गल्लीहरूमा पनि है अहिले खेल्ने गर्छन् यस खेल अनि धेरै मानिसहरू यस खेलमा भागहरू लिएर है ज्वाइनहरू गरेर खेल्ने गर्छन् अनि इच्छा गरेर है उहाँहरू खेल्ने गर्छन् यस खेल अनि साथै मलाई चाहिँ है खेल्न अनि खेल्न मनपर्छ केवल हेर्न अनि साथै मलाई चाहिँ है खेल्न अनि साथै हेर्न पनि एकदमै मनपर्छ किनभने है हेर्न पनि एउटा एउटा एकदम अर्को एकदम एक्साइटिङ हुने गर्छ है जस्तै हामी है वर्ल्डकप हेर्ने गर्छौँ वर्ल्डकपहरूमा है आफ्नो आफ्नो टिमहरू है सेलेक्ट गरेर है आज हामी हेर्न हामी हेर्ने गर्छौँ हामीलाई है हामी साथीहरूसँग हुन्छ हामी परिवारसँग हुन्छ हाम्रो रिलेटिभ्स अनि फ्यामिलीहरूसँग है हामी हेर्ने गर्छौँ किनभने हेर्न पनि एकदमै हामीलाई एक्ससाइटमेन्ट है एउटा एउटा आज है हाम्रो टिम खेल्दैछ भनेर है हामीलाई त्यस्तो एउटा जोस एउटा है इनर्जीहरू आउने गर्छ है हामीलाई एकदम उत् उत्साहित भएर हामी हेर्ने गर्छौँ है फुटबलहरू पनि अनि अनि साथै क्रिकेट पनि वर्ल्डकपहरू भयो अनि आफ्नो आफ्नो टिम सेलेक्ट गरेर हामी है हेर्ने गर्छौँ वर्ल्डकप फुटबल क्रिकेट अनि यसरी नै हेर्नमा पनि एकदमै खेल्नमा मात्रै नभएर है हेर्न हेर्नमा पनि धेरै मानिसहरूले है अब मजा मजा अनि साथै एउटा रिलेक्सेसन फिल रिफ्रेसमेन्टहरू फिलहरू गर्ने गर्छ किनभने खेलेर मात्र पनि होइन है हामी हेरेर पनि अहिले है मानिसहरू धेरै विश्वमा है एउटा बोन्डिङ घर हो है एउटा स्पोर्ट्स बोन्डिङ घर है हुने गर्छ उहाँहरूमा अनि साथै अनि मानिसहरूले आज है एकदमै धेरै मात्रामा है फुटबल अनि साथै क्रिकेट खेलेर अनि हेरेर है अहिले मानिसहरूले इन्जोय गर्ने गर्छ साथै अनि उहाँहरू खेल्ने गर्छ अनि अनि अहिले है फुटबल अनि क्रिकेट चाहिँ अहिले विश्वमा चाहिँ एकदमै उच्च स्थानमा पुगेको छ